मेरो अब जीवनमा सबैभन्दा ठुलो एउटा राम्रो सबल पक्ष अब मलाई के लाग्छ भने मैले

जुन प्रकारको शिक्षा हासिल गरेँ उच्च शिक्षा पनि एउटा हासिल गर्न सकिनँ होइन त्यो कारणले गर्दाखेरि म एउटा बिचैमा पढ्दापढ्दै म एउटा के भने दसौँ श्रेणी पनि मैले उत्तीर्ण गर्न सकिनँ होइन अनि आ धेरै अब सम्झेँ पढेर काम नै पाउनुपर्छ भन्ने पनि एउटा आफूलाई एउटा उ त्यो उयो लागेन र जुन प्रकारले अब बेकारीपन भएपछि जुन प्रकारले जिउनुपर्छ त्यो परिश्रम गरेरै जिउनुपर्छ भन्ने जुन एउटा आफूलाई एउटा विचार छ र परिश्रम गरेरै अब आफूले एउटा परिवार चलाउने एउटा अब आफूले एउटा उयो गरिएको छ अहिलेसम्म होइन र यसरी नपढे तापनि धेरै चिज कमाउन नसके तापनि आफू खेतीकिसानमै रहेर भए पनि एउटा गाउँसमाजप्रति केही गर्ने सोच अलिकति केही गाउँसमाजमा केही ठाउँ राखेर आफूले जुन प्रकारले सामाजिक सेवाहरू जुन प्रकारले गरिएको छ त्यही अनुसारले नै अब वरिपरिका साथीभाइहरूसँग बाहिरको इष्टमित्रहरूसँग पनि आफू एउटा परिचित छु र सानो विचार गरिनँ धेरै पढ्नु नसके तापनि ठुलो विचार राखेर गाउँसमाजमा काम गर्ने ठाउँलाई अब लिएर काम गरेँ त्यही नै आफूलाई एउटा ठुलो एउटा आफूलाई एउटा मेरो आफूलाई एउटा गर्व महसुस लाग्छ र सबैभन्दा आफूलाई अब कमजोरी चाहिँ के लाग्छ भने अब मेरो आफ्नो आफैमा एउटा कमजोरी चाहिँ के लाग्छ भने अब कसैलाई देख्दाखेरि अब आफूसँगै पढेको साथीभाइहरूले अब आफूसँगै हुर्केको साथीहरू कसै एकदमै अब उपलब्धि हासिल गर्यो कोही राम्रो राम्रो जग्गामा पुग्यो है त्यस्तोहरूलाई हेर्दाखेरि चाहिँ अब आफूलाई एउटा अब सँगैको साथीभाइ इष्टमित्र सँगैको अब पढेको साथी त्यो ठाउँमा पुगे आफू चाहिँ यो ठाउँमा भन्ने एउटा त्यो महसुस गर्छु आफूलाई र हरेस खाने काम आफूलाई लाग्छ कोही बेला त्यो चाहिँ आफूलाई एउटा मेरो एउटा कमजोरी महसुस गर्दछु